मलाई चाहिँ गाउनु धेरै मनपर्छ अनि मेरो आइडल चाहिँ हो साजन राज वैद्य जो चाहिँ हो नेपालको एउटा राम्रो गायक अन्त ऊ चाहिँ मेरो एउटा आइडल हो है अन्त म चाहिँ दिनमा दुई घन्टा तिन घन्टा प्र्याक्टिस गरिरहन्छु सङ्गीत अनि गिटार मेरो स सधैँ मैसँग हुन्छ गिटार पनि अन्त अब गिटार चाहिँ किन हुन्छ भन्दाखेरि गिटारसँग सङ्गीत एउटा लिरिक या गाउनु गीत धेरै राम्रो सुनिन्छ अन्त अब मलाई गाउनु चाहिँ अब धेरै धेरै मनपर्छ है धेरै धेरै अन्त गाउनु अन्त गिटार बजाउनु पनि एउटा मेरो हबी नै हो अन्त अब